हाम्रो गाउँमा चाहिँ पानी मोटरबाट आउँछ हो भुइँबाट हाम्रो करेन्ट बिजुली बत् बिजुलीले भएकोले गर्दा हामीलाई बहुत सुबिस्ता भएको छ हाम्रो हरएक कुरो पानी चाहिन्छ खाना बनाउनु पानी कतै अब कामतिर लानु पनि पानी नै चाहिन्छ पानी नभए भने त हाम्रो सक्दिनँ पानी पनि त्यही भएर चाहिन्छ हामीलाई जति सक्दो हाम्रो मोटर निस्केर अहिले बहुत सुबिस्ता भएको छ पानी निस्केर अब बिजुली बत्तीले गर्दा अहिले हामीलाई बहुत सुबिस्ता भन्दा पनि बहुत सुबिस्ता भएको छ करेन्टले बिजुलीले गर्दा बिजुलीले गर्दा अनि हाम्रो गाउँमा चाहिँ अब सबको घर घरमा पानीहरू चाहिन्छ पहिला त पानीको पुरा समस्या थियो अहिले त पानीको त्यति समस्या छैन मोटर लगाएको देखिको हाम्रोमा त्यही चापाकलमा हाम्रो मोटर बसाएको छ कहाँ बिजुली जगामा बिजुली छैन भने हाम्रो यसै सोलरबाट आइरहन्छ पानी अहिले त हामीलाई पानीको त्यति असुबिस्ता पनि छैन पहिला पुरा असुबिस्ता हुन्थ्यो अहिले चाहिँ पुरा भन्दा पनि एकदम पुरै सुबिस्ता भएको छ मोटर लगाएको दिनदेखि चाहिँ अहिले पानी त अब हामीलाई एक दिन पानी मोटर छैन बने पनि बिजुली छैन भने हामी कस्तो हुन्छौँ प्याक प्याक हुन्छौँ तर भए पनि हामी चाहिँ पानी अहिले कस्तो सुबिस्ता भएको छ कि पानीले मतलब यस्तो कि अब हामीलाई मतलब सब हामीलाई पुरा पानी चाहिन्छ अब सब अब भात खाँदा पनि पाइखाना जेमा पनि अब पानी चाहिन्छ हामीलाई जे खाँदा पनि मेन त हामीलाई हाम्रो लागि पानी नै हो त्यही भएर चाहिँ हाम्रो यो बिजुली यसले गर्दा चाहिँ पुरा हाम्रो पानीले पुरा एकदम मतलब पुरै यो भएको छ हामीलाई सुबिस्ता भएको छ पहिला त असुबिस्ता थियो अहिले चाहिँ पुरै भन्दा पनि पुरै सुबिस्ता भएको छ अहिले त अब मोटरले गर्दा चाहिँ पुरै सुबिस्ता भएको छ हो अन्त सबतिर त चाहिन्छ भने सबतिरमा मोटर पानी चाहिँ अब पुरा हामीलाई एकदम चाहिन्छ हामीलाई अब भात खाँदा पानी चाहिन्छ सब्जीतिर लगाउने दालमा पानी अब केहीतिर भातमा पानी अब केही सबतिर चाहिँ हामीलाई एकदम पानी जरुरत छ हामी पानी छैन भने त केही पनि खानु सक्दिनँ पनि त न खानु सक्छु न अब केही गर्न सक्छु त्यही भएर त अब हामीलाई मेन कुरा चाहिँ के हो भने पछि पानी नै हामीलाई चाहिन्छ हो मेन कुरो चाहिँ हामीलाई अहिले बहुत सुबिस्ता गरिदियो कि मोटरहरू निस्केर चाहिँ हाम्रो जहाँबाट अहिले जहाँ हजुरहरूले लगाउनु भयो मोटर उनीहरूले गर्दा त अहिले बहुत राम्रो भएको छ हाम्रो पानी मोटर चापाकलमा मोटर बसाइदिएर हामीलाई मतलब पानीहरू बहुत सुबिस्ता भएको छ हो अब बिजुली निस्कियो करेन्ट बिजुली निस्केर चाहिँ हामीलाई सुबिस्ता पनि बहुत सुबिस्ता भयो हामीलाई ल बहुत सुबिस्ता भयो अब अहिले वेस्ट बेङ्गलको अब गभर्मेन्टको यसकोबाट पानी भेटाइदियो हामीलाई बहुत सुबिस्ता है एकदम पहिला चाहिँ बहुत असुबिस्ता थियो तर अहिले त समस्या छैन पानीको अहिले बहुत एकदम राम्रो छ अहिलेको हाम्रो चौपती चौपतीमा अहिले पानीको मोटर छ हो पुरा अब यो पानी चाहिँ अहिले सब कामतिर पानी चाहिन्छ लुगा धुनु हेर्नु होस् लुगा धुनु पानी चाहिन्छ खाना बनाउनु पानी चाहिन्छ अब कतैतिर बाहिरतिर गयो भयो मेन पानी बोक्नु पर्छ बिमारी भए पछि केही सिमारी भयो पनि हामीले पानी नै चाहिन्छ हामीलाई दबाईसित खानु पानी केही मतलब केही कुरो पनि खानुको लागि हामीलाई पानी त चाहिन्छ नि त कामतिर लाग्नु पनि पानी चाहिन्छ हामीलाई कसै कता कता लाँदा पनि पानी नै चाहिन्छ मेन कुरो चाहिँ हामी तिर्खा हामीलाई सब कुरोमा त पानी चाहिन्छै चाहिन्छ सब कुरोमा हामीलाई पानी चाहिन्छ अब पानी चाहिँ अहिले हामीलाई बहुत सुबिस्ता भएको छ कि सब एकदम मोटर निस्केर चाहिँ सब राम्रो भएको छ हाम्रो सबजनालाई पुरै राम्रो भएको छ कि अन्त हाम्रो चाहिँ मोटरले गर्दा चाहिँ अहिले पुरा सुबिस्ता एकदम पहिला त अब मोटर नलगाउँदा पनि पानी अब यता थाप्नु जान्थ्यो हामीहरू उता हाम्रो अब के गर्ने अब त्यस्तै समस्या थियो त्यति बेला अब हामीलाई त न बगान राम्रो चल्थ्यो हाम्रो त अहिले बहुत भन्दा पनि बहुत राम्रो गरिदियो यो हामीलाई मोटर लगाएर अब अझ फेरि सोलर पनि लगाइदिँदै लगाइदिँदैछ त्यही भएर चाहिँ एकदम राम्रो भएको छ कि हामीलाई पानीहरू लगाइदिएर अब गाउँमा अहिले सब मान्छेहरू खुसी छ पानी सबको घर घरमा आइरहेको छ अब सोलर ट्याङ्कीबाट पनि हाम्रो गभर्मेन्टले लगाइदिनु भएको छ बहुत सुबिस्ता एकदम अब अहिले त पहिला त बहुत असुबिस्ता थियो कि अहिले त अब त्यस्तो असुबिस्ता त छैन अहिले बहुत राम्रो नै भएको छ हामीलाई हो अन्त पानीले सब कुरोमा त अब पानीले लुगा धुनु पानी हामीलाई अब पहिला पानी नहुँदा अब कस्तो हुन्थ्यो हामी हामीले पानी अब पानीको लागि चापाकल कस्तो मेहनतले हल्लाउनु पर्थ्यो कस्तो हातहरू दुःख्थ्यो अब पहिला अहिले त अब मोटर छ हाम्रोमा अब मोटरले गर्दा तर पनि हामीहरू हेर्नु होस् तर पनि हामीहरू अहिले फिलहाल यो बिजुली बत्तीले गर्दा पनि बहुत सुबिस्तै भएको छ बिजुली बत्ती छैन भने पनि हामी कहाँबाट जानु कहाँबाट खानु हुनु होस् भन्नु होस् हाम्रो यता बगानको कन्डिसन राम्रो छैन हाम्रो मालिकहरू राम्रो चल्दैन हाम्रो पानीको धरि अस असम ए समस्या लाथ्यो तर हाम्रो यो वेस्ट बेङ यसमा हाम्रो राइमाटाङ चिया बगानमा चाहिँ पानी मोटरहरूले बहुत निस्केर के बहुत सुबिस्ता भएको छ कि त्यही भएर चाहिँ हाम्रोमा पानीको बहुत भन्दा पनि बहुत समस् ए अहिले सुबिस्ता छ असुबिस्ता केही भएको छैन हाम्रोमा हो बहुत सुबिस्ता भएको छ अहिले असुबिस्ता केही भन्दा केही छैन अहिले पानी परेन हामीहरूको लागि त हामी खुसी छु अहिले हाम्रो अब त्यत्रो मोटर बसाइदियो भुइँमुनिबाट बाहिरबाट मन्छे बोलाइदिनु भएर हामीलाई पानी दिनु भयो त्यसको लागि बहुत हामीलाई एकदम राम्रो लागेको छ त्यही भएर